हेलो हजुर हजुर हजुर हो त ए हजुर हो त अङ्कित नै हो त म हजुर कस्तो फोन चाहिएको को अब तपाईँलाई गेमिङ फोन चाहिएको कि क्यामेरावाला फोन चाहिएको हो कि है ओभरअल भएको चाहिएको कि क्यामेरा भएको चाहिएको त्यसमा पनि तपाईँलाई हामी ओभरअलमै भन्नु पर्दाखेरि चाहिँ तपाईँको बजट चाहिँ कति छ होला पहिला हजुर ए ट्वेन्टी थाउजनको लाइनमा हाम्रोमा तपाईँलाई सुट गर्ने दुइटा फोन छ हो त्यसमा म तपाईँलाई नाम भन्छु कि हाम्रो पहिला चाहिँ आइक्यू जेट सेभेन छ अनि चाहिँ टेक्नो क्यामोन छ हो अँह तपाईँलाई गेमको लागि चाहिएको हो भने चाहिँ है एक सय बिस हर्ज भएको चाहिँ क्यामोन रिफ्रेस रेट भएको चाहिँ हाम्रो टेक्नो क्यानोनको छ है अनि चाहिँ त्यसमा चाहिँ हाम्रो एमुलेट डिसप्ले भयो होइन डुवल सिम भयो होइन त्यहाँदेखिको त्यसमा चाहिँ क्यामेरा पनि सिक्सटी फोर विथ ओआइएस छ होइन हाम्रो टेक्नो क्यामोनमा चाहिँ अनि आइक्यूको चाहिँ हाम्रो नाइन्टी हर्ज मात्रै छ रिफ्रेस रेट होइन अनि त्यसमा चाहिँ हाम्रो एमुलेट डिसप्ले भयो अनि त्यसमा चाहिँ डुवल डुवल स्पिकर छैन अन्त जस्ट सिक्सटी फोर अन्त सिक्सटी फोर क्यामेराको चाहिँ सिक्सटी फोर नै छ ए हजुर दुइटाको दाम भन्नु पर्दाखेरि चाहिँ हाम्रो टेक्नो क्यामोन चाहिँ अहिले ट्वेवन्टी फोर थाउजन थियो कि खासमा चाहिँ अन्त अहिले डिस्काउन्ट भएको हुनाले चाहिँ यो नाइन्टिन हन्ड्रेड एन्ड फिप्ट नाइन्टिन थाउजन फाइब हन्ड्रेडमा एभाइलेबल छ अनि टेक्नो क्यामोन चाहिँ नाइन्टिन थाउजन एट हन्ड्रेडमा एभाइलेबल छ आइक्यूको चाहिँ तपाईँको चाहिँ नाइन्टिन थाउजन एट हन्ड्रेड छ आइक्यूको टेक्नोको चाहिँ नाइन्टिन थाउजन फाइभ हन्ड्रेडमा एभाइलेबल हजुर अफरहरू त धेरै छ है तपाईँले त्यो फोन किन्नु भयो भने चाहिँ टेक्नोको चाहिँ तपाईँको डिस्काउन्टसँगै तपाईँले गिफ्टहरू पनि पाउनु हुन्छ है अन्त आइक्यूको चाहिँ तपाईँले चार्जर एक्सट्रा किन्नु पर्नेछ अरू चाहिँ तपाईँले फ्रीमै पाउनेछ तपाईँले ला तपाईँको आइक्यू चाहिँ अनलाइन स्टप भएको हुनाले हाम्रोमा दुई तिन दुइटा मात्रै एभाइलेबल छ तर टेक्नो क्यामोन चाहिँ हाम्रोमा अहिले चलता भएको फोन हुनाले धेरै नै एभाइलेबल छ तपाईँलाई टेक्नो क्यामोन चाहियो भने चाहिँ है दुई तिन दिन नभा भोलिभित्रमा आँउदा पनि तपईले अभाइलेबल हुन्छ है त्यो फोन तर आइक्यू चाहिँ तपाईँलाई चाहियो भने चाहिँ है भोलिभित्रमा तपाईँ आउँदा हुन्छ हजुर हुन्छ हुन्छ